ए नारायण दाइ कहाँ हुनुहुन्छ हौ ए अच्छा अच्छा अच्छा यसो वकतिर जाउँ भनेर भनेको थिएँ यसो चौरस्ता वकिङ जाउँ न हौ हजुर हजुर हजुर अँ भ्याउँछु नि वक गरेको त राम्रै हो यसो कोही कोही बेला त मालरोड त्यो घुम्नु मन पनि लाग्छ यसो वक गर्नु पनि है हुन्छ अँ मन्दिर दर्शन गर्दा पनि हुन्छ टाइम पास हुन्छ नि एउटा हो जिउलाई पनि राम्रो हो फिजिकल फिटनेस पनि राम्रो हुन्छ वक गर्यो भने अँ गाडीको गाडीमै हो प्रोब्लम त प्रोब्लमै भएको छ हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ जाउँ न हौ यसो गयो भने राम्रो हो आफ्नो हेल्थलाई पनि राम्रो हुन्छ है ए अच्छा अच्छा मर्निङमा जानु हुन्छ त्यसो भने यसो गरौँ न त मर्निङमा यसो सिक्स थर्टीतिर निस्कौँ है त्यहाँबाट सिक्स थर्टीतिर निस्क्यो भने यसो सेभेन थर्टी एटसम्म त घर पुगिहाल्छौँ हामी होइन अन्त त्यहाँदेखिको फेरि इभिनिङमा फेरि यसो सिक्स पिएम सिक्स पिएमतिर निस्क्यो भने पनि राम्रै हो छ बजीतिर निस्क्यो भने यसो राम्रो हुन्छ मन्दिर सन्दिर घुम्नु पनि यताउता रमझम है आफ्नो हेल्थ पनि राम्रो हुने वक गर्दाखेरि है अँ प्रोब्लम त प्रोब्लमै हुन्छ नि गाडीको गाडीमै त्यो प्रोब्लम हुन्छ खासमा चाहिँ हिँड्नै पर्ने रहेछ नि त अलिकति वक गर्नै पर्ने रहेछ नि त

अँ वक त गरेकै राम्रो नि जति सक्दो त वक गरेकै राम्रो आफ्नो फिजिकल फिटनेस पनि राख्नु पर्यो नि त अँ हुन्छ हुनु त हजुर हजुर हुन्छ हुन्छ हवस् थ्याङ्क यू थ्याङ्क यू हुन्छ हुन्छ हुन्छ